जलवायुको बारेमा भन्नु पर्दा अब यो उयो म चाहिँ अहिले दार्जिलिङमा बस्छु उता मेघालयतिर त अब पानीहरू धेरै परेर डुबाउहरू भएर धेरै नोक्सान हुन्छ मानिसहरूलाई धेरै नोक्सान पुराउँछ र अहिले यहाँ दार्जिलिङको जलवायु चाहिँ म बताउनु सक्छु है प्लेन साइडतिर त अब प्लेनतिर त धेरै नै तलतिर त अब धेरै नै डुुबाउहरू हुन्छ त्यही कारण म चाहिँ अहिले दार्जिलिङमा बस्सु र दार्जिलिङको चाहिँ जलवायु बताउनु सक्छु यहाँको जलवायु चाहिँ एकदमै राम्रो छ त्यस्तो गरम पनि छैन ठन्डा पनि छैन त्यस्तो डरलाग्दो ठिकैको छ यहाँनिर चाहिँ अब कहिले कहीँ हिउँ चाहिँ पर्छ माथि घुम जोरबङ्लातिर चाहिँ हिउँ पर्छ र यहाँ चाहिँ त्यति साह्रो पर्दैन त्यहाँ चाहिँ अलिक ठन्डै हुन्छ यहाँनिर चाहिँ अब पोहोर परारको सालतिर चाहिँ एकपल्ट हिउँ परेको थियो अलिअलि त्यस्तो त तर थिएन त्यस्तो डरलाग्दो त थिएन ठिकैको थियो सुकिहाल्ने त्यस्तो केही नोक्सान हुने त केही पनि थिएन यहाँको त अब एकदमै जलवायु त एकदमै हावा पानी त यहाँको एकदमै राम्रो छ अब मैले उता कालिम्पोङ बस्छु कालिम्पोङ मेरो माइत हो माइतमा त अब कालिम्पोङतिर त धेरै नै गरम हुन्छ त्यहाँ नि त्यहाँको जलवायु त अब गरम महिनामा त अब फेन लाउनु पर्ने अवस्था हुन्छ यहाँनिर त अब दार्जिलिङमा त त्यस्तो छैन ठन्डा महिनामा अलिकिति ठन्डा हुन्छ यहाँ अहिले त एकदमै ठिकै छ त्यस्तो ठन्डा छैन राम्रो छ एकदमै तल मिलिङ धोद्रेतिर चाहिँ एकदमै अब अलिकिति गरमै हुन्छ यहाँ अहिले म बस जुन चाहिँ बसेको ठाउँमा चाहिँ यो रङबुल एरियामा चाहिँ एकदमै राम्रो छ फुलहरू पनि एकदमै राम्रो फुल्छ मतलब अब सब्जीहरू लगायो भने पनि राम्रो हुन्छ